बिहान चाहिँ हाम्रो रोटी सब्जीहरू बनाउँछ दिउँसो भात हुन्छ बेलुका चिकनहरू हुन्छ कोही बेला पर्क हुन्छ थुक्पा हुन्छ कोही बेला ममहरू हुन्छ त्यो कोही बेला आँटाको थुक्पाहरू हुन्छ कोही बेला आलु साग हुन्छ कोही बेला ससेज हुन्छ